तातो मौसममा दौडिनुको लागि चाहिँ मेरोपट्टि चिसो पानी अनि सर्ट लाइक बोइस छ भने चाहिँ सर्ट सर्ट्स पेन्टहरू लगाएर दौडिनुपर्छ केटीहरू छ भने चाहिँ पेन्ट्स तर ल्या सुतीको कपडा लगाएर कुद्नुपर्छ किनभने तातो धेरै भयो पनि हामीलाई कुद्नुमा धेरै असुविधा हुन्छ जस्तै सास फुलिने सास फुलिने दमको बिमारी ए आ आदिहरू हुनुसक्छ त्यस लागि तातो मौसममा कुद्नुको लागि चाहिँ धेरै प्रिपेयर भएर बसेको हुनुपर्छ जस्तो निम्बु पानीहरू पनि खानुपर्छ किनभने तातो पानी गरम महिनामा बेसी कुदनु चाहिँ धेरै असुविधा हुन्छ तातो मौसममा यदि ढिलो नै कुदनुपर्छ किनकि घाममा बेसी कुद्यो भने हामीलाई धेरै असुविधा हुन्छ हेल्थ इस्यू हुन्छ त्यस लागि चिसो मौसममा कुद्नुको लागि चाहिँ धेरै चिसो मौसममा कुद्नुको लागि चाहिँ त्यति साह्रो प्रिपेयर हुनुपर्दैन राम्रो कपडा के केही राम्रो मोटा कपडा लगाएको हुनुपर्छ होइन भने सर्दी लाग्नसक्छ चिसो कपडामा चाहिँ बिहानै गएर कुद्नु हुँदैन ढिलो ढिलो कुद्नुपर्छ वर्ष बर्षाको मौसममा त अलिक प्रिपेयर गरेर कुद्नुपर्छ किनभने टाइमिङ मिलाएर पानीहरू परेर धेरै असुविधा हुनसक्छ टाइम मिलाएर असुविधा हुनसक्छ यदि पानीहरू परेर केही असुविधा भएर चिप्लेर लडेर खुट्टाहरू पनि लड्न सिधै त्यस कारण हामीले बुट यस्तै बुट गम्बुटहरू लगाएर मात्रै कुद्नुपर्छ तातो मजाको तास तातो मौसममा अलिक शीतल भयो शीतल शीतल प पछि मात्र कुद्नुपर्छ होइन भने धेरै असुविधा हुनसक्छ जस्तै बिमारीहरू निस्कनसक्छ टिबी इत्यादि किनकि गरम गर्मीको मौसममा धेरै गरम गरम मौसममा धेरै असुविधाहरू भएको कारण अन्त चिसो चिसो मौसममा त बेसी बेसी केही असुविधा हुँदैन किनभने चिसोको कारण हामी धेरै अघि कुद्नु पनि सक्छ हाम्रो शरीरहरूले शरीरहरू ठिकै नै हुन्छ गरममा महिनामा चाहिँ टेम्पेचर बढेको कारण हामी बेसी कुद दौडिनु पनि सक्दैनौँ वर्षाको मौसममा पनि बेसी जस्तो ठिकै नै हुन्छ र सँगै रनिङ गर्दा चाहिँ धेरै सोच्नु सोचेर कुद्नुपर्छ